हेलो भन्नुहोस् ए हजुर हजुर ए यहाँ यो कालिम्पोङ जिल्लामा चाहिँ तपाईँले घुम्नु सक्नुहुने ठाउँ चाहिँ तपाईँको यहाँ डेलो छ हो अनि के पो त्यो यता सिटी सेन्टर हो अनि यता अलिक अलिकती अलिकती टाढो जानुहुन्छ भने तपाईँ लाभाहरू घुम्न सक्नुहुन्छ यता कफेरहरू घुम्न सक्नुहुन्छ हो लोले गाउँहरू सबै घुम्न सक्नुहुन्छ अनि तपाईँ तपाईँ चाहिँ कहिले आउनुहुने घुम्नलाई ए हजर हजर ए पाँच दिन हो भने तपाईँ डल्लै घुम्न सक्नुहुन्छ फर्स्ट डेमा हामी घुम्नेछौँ यो कालिम्पोङ जिल्लाकै हो मेन मेन ठाउँहरु घुम्नेछौँ जस्तै दुर्पिनहरू सिटी सेन्टर हो अलिक नजिकका यो उयोहरू छ के पो थियो माथि सानो म्युजियम छ हो त्यहाँ घुम्न जान सक्नुहुन्छ तपाईँ म्युजियम छ माथि क्याक्टस के भन्छ त्यो क्याक्टस गार्डन छ माथि त्यहाँ घुम्न सक्नुहुन्छ हो धेरै स्पटहरू छ अरू घुम्नेहरू पनि तपाईँ घुम्न सक्नुहुन्छ यहाँ मन्दिरहरू पनि ठुल्ठुलो छ तपाईँ घुम्न सक्नुहुन्छ त्यहाँ पनि अनि हो त्यहाँदेखि सेकेन्ड डेमा हामी उता पाँच दिनमा त हामी सबै सक्छौँ दुई दिन जस्तो लाग्छ होला यो कालिम्पोङ घुम्नु हो तपाईँलाई अनि बादमा त्यहाँदेखि तपाईँ घुम्नु चाह्यो पनि लाभाहरू घुम्नु सक्नुहुन्छ र लाभाहरू मा पुग्दाखेरि लाभाहरूको जग्गा घुम्दाखेरि तपाईँँलाई अर्को तिन दिन पनि गइहाल्छ एक दिन एक दिन गइहाल्छ त्यहाँ अन्त तपाईँ यता कफेर अन्त गिडाब्लिङहरु भ्यू पोईन्टहरू घुम्दाखेरि तपाईँको तिन दिन गइहाल्छ त्यहाँदेखि पाँच दिनमा तपाईँले डल्लै घुम्न सक्नुहुनेछ हो अन्त तपाईँको टोटल फि चाहिँ लाग्ने छ तपाईँको एट थाउजन्ड एन्ड फाइभ हन्ड्रेड हो अनि तपाईँ कतिजना हुनुहुन्छ ए त्यती नै हो फिस होइन अन्त तपाईँले अन्त भोलि आउनुहुन्छ कति बजीतिर आउनुहुन्छ भोली ए हजुर तपाईँ के उता के लाभाहरू घुम्न चाहनुहुन्छ कि यता सिक्किम साइड जानुहुने कालिम्पोङ घुमेर ए ए हुन्छ त्यहाँ लाभा राम्रो जग्गा छ हो तपाईँ घुम्न घुम् त्यहाँ के भन्छ फरेस्टहरू देख्छ तपाईँले त्यहाँ अन्त पार्कहरू छ हो अनि झिलहरू पनि छ यो लाभा साइडमा अनि तपाईँको लोलेमा चाहिँ के छ भन्दाखेरि एउटा ह्याङ्गिङ ब्रिज छ हो जो चाहिँ फरेस्टको जो चाहिँ फरेस्टको बिचमा बनाएको छ हो अन्त तपाईँले डाबलिङ लोलेको अलिकित उँदो पर्छ त्यहाँ चाहिँ तपाईँको सनराइज सनराइज भ्यू पोइन्ट छ तपाईँले त्यहाँ घामहरू हेर्न सक्नुहुन्छ त्यहाँबाट तपाईँले प्लेन साइड पनि देख्छ हो अब अहिले त्यहाँदेखि यता के भन्नुहुन्छ त्यो कञ्चनजङ्घा पनि देख्छ सरराइज सनसेट देखिहाल्छ त्यहाँबाट हो भ्युज दामी छ त्यहाँ हो अन्त तपाईँ यता झिल यता नोक डाँडा घुम्नु जानु चाहनुहुन्छ भने त्यता पनि छ तर त्यो चाहिँ आर्टिफिसियल हो कि त्यो झिल चाहिँ तर धेरै जान्छ टुरिस्टहरू टुरिस्टहरू पुरा जान्छ घुम्नु हो अन्त त्यहाँ त तपाईँले बोटिङ गर्न सक्नुहुन्छ फिसहरू छ त्यहाँ पुरा फिसहरू छ त्यसको पछि बोटिङ गर्नु सक्नुहुन्छ त्यहाँ त त्यती नै हो अन्त त्यहाँ चाहिँ त्यति पर्छ तर तपाईँ त्यहाँ अरू जग्गाहरू पनि अलिक घुम्नु भयो भनि तपाईँको फिज अलिक बेसी नै लाग्छ तिन टेन टेन थाउजन्ड एन्ड फाइभ हन्ड्रेडहरू जतिको लाग्छ भने त्यो डल्लै घुम्नु पऱ्यो भने तपाईँको तपाईँ भोलि आउनुहुन्छ भने तपाईँ कहिले भोलि रेस्ट गरेर पर्सिदेखि घुम्न चाहनुहुन्छ कि भोलिदेखि नै आधा स्टार्ट गर्नुहुन्छ ए भोली इभिनिङमा एक दुईवटा जग्गा स्पट घुमिराखौँ है त्यसो भने हुन्छ हुन्छ त्यसो भने तपाईँ मलाई कन्ट्याक्ट गर्नुहोस् न भोलि आएर हो भोलिदेखि भोलि इभिनिङदेखि स्टार्ट गरौँ त्यसो भने हुन्छ त्यसो भए हुन्छ